दार्जिलिङ जिल्लामा चाहिँ ज्यादा जस्तो ठन्डा नै हुन्छ अनि तातो तातो लुगाहरू लगाएर बस्नुपर्छ अनि ज्यादा चिसो भएको बेलामा चाहिँ प्रायः प्रायः बरफहरू झर्छन् अनि चिसो चिसै हुनेगर्छ प्रायः प्रायः नै